मैले बागवानी आगनमा गर्ने गर्छु किनभने छतमा गर्दा चाहिँ धेरै असुविधाहरू हुनु जान्छ किन माटोहरू भर्नु पऱ्यो त्यसलाई पानीहरू हाल्नुपऱ्यो र यो छतमा अलिक मैला पनि हुने गर्छ र सुक्नु पनि यसको लागि टाइम लाग्छ त्यही भएर चाहिँ घरको आँगनमा गऱ्यो भने चाहिँ है कतिवटा हामीलाई सुविस्ता हुन्छ त्यही भएर आगनमा नै गर्ने गर्छु